मलाई चाहिँ अहिलेको युवाहरूले त्यस्तो ध्यान दिएको जस्तो लाग्दैन अब ठिकैको अब कतिजनाले ध्यान दिन्छ होइन ध्यान दिएर गरिरहेको हुन्छ होइन क्लासहरू अन्त कतिजनाले कतिजनाले त्यस्तो ध्यान दिँदैन होइन कतिजनाले ध्यान दिएर गर्नेहरूले पनि होइन त्यो त्यस्तो राम्रो टिचरहरू पाउँदैन होइन गर्छु भन्दाखेरि पनि त्यस्तो राम्रो टिचरहरू पाउँदैन अन्त कतिजनाले चाहिँ दाम अब राम्रो टिचर पाइरहेको हुन्छ होइन तर पनि केयरलेस गर्दै होइन राम्रोसँगले खेलेको हुँदैन प्र्याक्टिसहरू गरेको हुँदैन होइन अन्त कतिजनाको चाहिँ अब त्यस्तो प्र्याक्टिस गर्छु भन्दा पनि अब कसैको अब हुन्छ त्यस्तो दुःखहरू होइन अन्त त्यस्तै पैसाहरूको कारणले गर्दाखेरि पनि खेल्नुपाउँदैन कतिजनाले त्यस्तो हुन्छ तर कतिजनाले चाहिँ मौका पाउँदा पाउँदा पनि गुमाउँछ होइन त्यस्तो चान्सहरू गुमाउँछ अन्त कस्तो अब सोचेको ठाउँतिर पनि पुग्नु पुग्नुखोजेको मान्छेहरू तर पुग्नुसक्दैन उनीहरू पनि होइन तर कतिजनाले चाहिँ त्यसलाई नै केयरलेस गर्छ के कतिजना युवाहरूले चाहिँ कतिजना युवाहरूले त्यस्तो भाङधतुरोतिर लागेर होइन खाएर त्यस त्यस त्यस्तै बित्थामा आफ्नो लाइफ वेस्ट गर्छ होइन अब त्यति नै हो भन्नु चाहिँ अन्त कतिजना केटाहरू होइन अहिले युवाहरू फोनतिर लागेर होइन फोनहरू गेमिङ फोनतिर गेमहरू खेल्छ होइन त्यतिकै टाइम वेस्टहरू गर्छ होइन आफ्नो फिजिकल फिटनेसहरू कहिल्यै राम्रो राख् राख्दैन होइन आफ्नै हेल्थलाई बिगार्ने काम गर्छ त्यति नै हो भन्नुपर्ने त अब त्यस्तो त केही छैन त्यति नै हो